म अहिलेसम्ममा चाहिँ हो एउटै प्रदर्सनी मा भ्रमण गरेको थिएँ त्यो चाहिँ हाम्रो दाजिलिङको क्यापिटल हलमा लागेको थियो त्यहाँनिर चाहिँ अब डिफरेन्ट डिफरेन्ट भराइटिजको बुक्स् स्टोर हो कति अब कसम्याटिकहरूको कति चाहिँ अब ह्यान्ड मेड सामान कति चाहिँ अब घरमा चाहिने सामानहरू कति चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट अब त्यो जडिबुट्टी त्यस्तोहरू ल्याएर आएको थियो हो अनि त्यो अनुभव चाहिँ अब कस्तो थियो भन्दा चाहिँ राम्रो थियो किनभने अब मैले त्यहाँनिर चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ हेर्नु पाएँ राम्रो नयाँ राम्रो राम्रो नयाँ नयाँ कुराहरू सिक्नु पाएँ कसरी बनिन्छ त्यसको बेनिफिट के हो त्यो खाँदा के हुन्छ त्यो अब सम्हालनेले अब कस्तो सजाएर राख्नुसक्नु सक्नु प सक्छ हामी होइन नयाँ नयाँ एक्सपिरियन्सहरू चाहिँ गेन गरेँ मैले अब राम्रो राम्रो एक्सपिरियन्सहरू चाहिँ